र भन्नुपर्दा हाम्रो यस क्षेत्र चाहिँ अब मिक्स्ड क्षेत्र हो नेपाली मात्रै छैन नेपालीभाषी मात्रै छैन यहाँ तपाईँको आदिवासी पनि छन् बङ्गाली पनि छन् बिहारी पनि छन् यहाँ सबै भाषाकै प्रायःजस्तो प्रयोग हुन्छ जसरी बङ्गालीहरू अब बङ् बङ्ला भाषामा प्रयोग हुन्छ नेपालीमा नेपाली भाषा आदिवासीमा सादरी भाषाको प्रयोग हुन्छ र बिहारीहरूमा हिन्दी भाषाको प्रयोग हुन्छ र अब हामी यस जग्गामा बस्दाखेरि सबै भाषाकै अब ज्ञान हुनुपर्छ हामीलाई किनकि हामी उहाँहरूसँगै बसेर मिलेर गर्नुपर्ने कामहरू हुन्छ र सम्पूर्ण भाषाकै हामीलाई एकदमै नलेज भएको चाहिँ राम्रो हो यस जग्गामा र अर्को कुरो मलाई चाहिँ हाम्रो नेपाली मातृभाषामा युवाहरू बोल्दा एकदमै गर्व महसुस हुन्छ किनभने आफूले आफ्नो रुट बिर्सिनु हुँदैन आफ्नो जुन चाहिँ धरातल बिर्सिनु हुँदैन र नेपालीमा बोलेको पढेको लेखेको एकदमै राम्रो लाग्छ मलाई र अब यस यस क्षेत्रमा नेपाली भाषा पढ्नेहरू लेख्नेहरू एकदम कम्ती नै छन् किनभने यस जग्गामा तपाईँको आदिवासी है बिहारीहरू अलिक बेसी भएको आ छ साथै बङ्गाली पनि एकदमै बे बेसी छ अब हाम्रो नेपाली चाहिँ अलिक माइनोरिटीमा छौँ तर पनि नेपालीको जुन चाहिँ एउटा जुन हाम्रो एउटा संस्कृति छ हामी जति पनि मौका पाउँछौँ हाम्रो संस्कृति भाषा साहित्यलाई एकदमै जोगाउने एउटा देखाउने काम पनि यस क्षेत्र यस भूभागमा यस क्षेत्रमा देखाउने काम पनि गर्छौँ